कहाँ छौ ए तिमीलाई एउटा कुरा सोधौ भनेर नि म अब उयो यो गर्न आँटेको छु कि बेलेन्स डाइट त्यसको लागि चाहिँ अब के गर्नुपर्छ त्यसको लागि सोधेको नि तिमीलाई बिहान ब्रेकफास्टमा के खाँदा ठिक होला लन्चमा कस्तो खानुपर्ने डिनरमा त्यो त्यसको लागि नि बेलुका यो रोटीहरू खाँदा

पर्यो बिहान चाहिँ ब्रेकफास्टमा चाहिँ इडली साम्बार

अब त्यो इडली साम्बार बाहेक अरू पनि केही छ कि

ब्रेड चाहिँ जामहरूसँग खानुपर्यो जुसहरू पनि खाँदा भयो होला बइल गरेर

दिउँसो चाहिँ हेभी उयो गर्दा भयो होइन राइसहरू दालहरू खाँदा भयो अहिले त बिहान मैले खै अहिलेसम्म त मैले त त्यो उयो गरेको छुइनँ त्यही रोटीहरू यही खान्थेँ बिहान हो अब हलकै खान्थेँ बिहान तर पनि अब तिमीलाई सोधेको नि अब तिमीलाई थाह छ त्यही भएर नि

त्यही त मैले बेलुकाखेरि चाहिँ बेलुकाखेरि चाहिँ राइस भात नै खाँदै थिए हो अन्त अब त्यसको लागि चाहिँ उसको ला

त्यस्तो गर्दा हुन्छ है ल ल ल ल ल ल